पौडी त मैले सानेदेखि खेल्दै आएको र यो पौडी खेल्नुमा मलाई डर लागेको भने फर्स्ट टाइम जब मैले पौडी खेल्नु मतलब घरबाट भागेर खोला जाने गर्थेँ त्यति बेला पहिलो पहिलोचोटि सिक्दाखेरि पौडी खेल्नु सिक्दाखेरि चाहिँ मलाई धेरै डर लागेको थियो र त्यस पश्चात् मैले जब अब पौडी खेल्नु सिकेसके पछि त मलाई यो पौडी खेल्नुदेखि मतलब पानीदेखि डर लाग्नु छोडिसकेको थियो र मलाई कुनै पौडी प्रतियोगितामा भाग लिनु अवसर पाएँ भने म अवश्य नै लिन चाहन्छु किनभने अब यसले मैले आफू इच्छा गरेको या हबिलाई मैले अघि बढाउनु कुनै अपर्चुनिटी अथवा के भन्छ भाग लिनु पाएँ भने म खुसी नै हुन्छु र म त्यसलाई खुसी खुसीले नै भाग लिन चाहन्छु र मेरोमा भएको केही गुणहरू के हो भने अब यदि मेरो साथीले पौडी खेल्नु जानेन र उहाँ पा पानीमा डुब्दै गरेको छ भने म उसलाई पानीबाट निकाल्नु सक्छु डुब्दै गरेको मान्छेलाई पानीबाट निकाल्नु सक्छु र कुनै साथीहरू मेरो साथीहरू यदि पौडी खेल्न सिक्नु चाहन्छ भने उनीहरूलाई सिकाउने मेरोमा गुण छ जस्तो लाग्छ मलाई